हजुर खेतीपाती लगाएको छु बेसी चाहिँ मैले अहिले डल्ले खोर्सानी लगाएको छु होइन किनभने डल्ले खोर्सानीको एकदमै राम्रो रेट छ त्यो भएर अब त्यो हालेको छु डल्ले खोर्सानी अनि त्यहीबाट अब राम्रो पैसा हुन्छ त्यही राम्रो अब राम्रो हुन्छ डल्ले खोर्सानी त्यही भएर अहिले चाहिँ डल्ले खोर्सानी नै रोपेको छु मैले